हेलो भाइ म तिम्रो त्यो टे ट्याक्सी अटोमा चढेको थिएँ हो त्यहाँ मेरो पर्स झरेको छ त्यहाँ हेर्नुहोस् त मैले त्यहाँ भेटेको छ भने तपाईँ सिधै मेरो यहाँ म यहाँ उभिइरहेको छु मेरो घर अगाडि त्यसमा आउनुहोस् न ल